योगा गर्नु हामीलाई धेरैभन्दा धेरै जरुरी छ किनभने योगा गर्दा हाम्रो जिउ फिटनेस हुन्छ हाम्रो भित्र जति भएको बिमारी सब योगा गर्यो भने मतलब योगा गर्यो भने हामीलाई राम्रो हुन्छ योगा गर्न चाहिँ धेरैभन्दा धेरै जरुरत छ अहिले यस्तो समयमा किनभने धेरै प्रकारको बिमारीहरू आएको छ हामीले यही आफ्नो शरीरभित्रको बिमारी हामीलाई थाहा हुँदैन त्यो चाहिँ हामीले योगा गरिसकेर चाहिँ हाम्रो त्यो बिमारीहरू राम्रो भएको जस्तो हुन्छ हामी फिटनेस हुन्छ योगा गरेपछि योगा गर्नु धेरैभन्दा धेरै राम्रो जति सक्दो सबले सबले नै योगा गरेको राम्रो हो किनभने योगा भनेको यस्तो जिनिस हो कि हामीले जस्तो कि भस्त्रिका प्राणायाम गर्छ ओमकार गर्छ हामीलाई ओमकार गर्यो भने धेरै मतलब रिल्याक्स फिल हुन्छ किनभने त्यस्तो गरेको धेरैभन्दा धेरै राम्रो हो हाम्रो जिउको लागि एकदम फिटनेस हो हामीले योगाहरू गरे योगाहरू गर्छ तर हामी त्यस्तो नराम्रो जिनिसहरू खान हुँदैन किनभने आफ्नो फिटनेस बनाउनुपर्छ योगा गर्नु चाहिँ धेरैभन्दा धेरै राम्रो